मैले मेरो पहिलो प्रोडक्ट चाहिँ हेडफोन जुन चाहिँ थियो त्यो मैले अमाजन बाट अनलाइन सपिङ गरेर मगाएको सेनाजरको एचडि टु फिफ्टी हेडफोन मेरो स्टुडियोको लागि मैले मगाएको थिएँ तीन पिस त्यो एकदमै राम्रो छ र म जति पनि स्टुडियोमा काम गर्नु हुन्छ है जसलाई चाहिन्छ म मेरो तर्फबाट यो हेडफोन रेकमेन्ड पनि गर्नु सक्छु चाहन्छु एकदमै राम्रो अनि यसमा चाहिँ जुन चाहिँ तार पाइन्छ त्यो चार मिटर लामो तार पाइन्छ यो सङै है नत्र जति पनि हेडफोनहरू आउँछ स्टुडियोमा काम गर्दा त्यो त्यसको चाहिँ तार एकदमै छोटो हुन्छ र हामीले एक्सटेन्सन लाउनुपर्ने हुन्छ र त्यसलाई चाहिँ लामो बनाइन्छ एक्सटेन्सन लगाएर र एक्स्टेन्सन लाउँदा के हुन्छ भने बिचमा अलिकति कोहीबेला साउन्ड लिकेज गर्ने अलिकति त्यो कता लुज कन्ट्याक भएर अलिकति एकपट्टि सुन्ने एकपट्टि नसुन्ने त्यस्तो कोही बेला हुने गर्छ है सम्भावना त्यस्तो रहन्छ र यो जुन चाहिँ सेनेइजरको एचडि दु फिफ्टी छ यसको चाहिँ आफैँसँग त्यो कम्पनीले नै बनाएर चाहिँ तार चार मिटर बनाएको हुँदा चाहिँ तपाईँ चार मिटर भन्दाखेरि तपाईँ बाह्र फिट लामो पाइहाल्नु भयो र स्टुडियोमा आरामले तपाईँले चलाउन सक्नुहुन्छ कुनै त्यसमा असुविधा रहँदैन फेरी एसको क्वालिटी पनि एकदमै राम्रो र यो ड्युरेबल छ मैले चलाएको झन्डै यो किनेर चलाएको एक वर्ष नाघ्यो बेसी भयो लगभग ढेड वर्ष भयो र आइले सम्म एकदम राम्रो काम गरिरहेको छ मैले तीन पिस मगाएको थिएँ र तीनैवटा एकदम राम्रोसँगले चलिरहेको छ यो नरमल्ली यसको प्राइज चाहिँ दुई हजार रुपियाँ छ तर अफरको बेलामा हामीले एसलाई हेऱ्यौँ भने अमेजनतिर अफरको बेलामा यो पन्ध्र सौदेखिन बाह्र सय रुपियाँसम्म किन्न सकिन्छ र मैले चाहिँ अफर चलिरहेको थियो यो अफर चलेको समयमा किन्दाखेरि बाह्र सय पचास रुपियाँ परेको थियो र तीनवटा मगाउँदाखेरि अनि मैले अझै डिस्काउन्ट पाएको थिएँ र जम्मा गरेर मलाई बाह्र सय रुपियाँ चाहिँ परेको थियो र छत्तिस सय रुपियाँमा चाहिँ मैले तीन जोडी हेडफोन मगाएको जो अहिले मेरो स्टुडियोमा एकदम राम्रोसँगले चलिरहेको छ र कोही यदि स्टुडियोको लागि हेडफोन किन्नु चाहनुहुन्छ लङ वायर हेडफोन भनिन्छ है यसलाई र लामो तार भएको हेडफोन कसैले खोजिमा रहनुहुन्छ भने चाहिँ तपाईँले सेनेजरको एचडि दु फिफ्टी आँखा बन्द गरेर किन्न सक्नुहुन्छ है यसमा कुनै दुई मत नै छैन कि यो नराम्रो छ भनेर यसको साउन्ड क्वालिटी भयो यसको यो जुन चाहिँ ड्युरेबलिटी छ योहरू पनि एकदम राम्रो छ यसमा प्लास्टिक को जुन चाहिँ बडी छ यसको त्यो एकदमै राम्रो छ बलियो छ यो हातबाट भुइँतिर झर्दा पनि यो भाच्चिँदैन बिग्रिँदैन यसको कानको जुन चाहिँ स्पोन्ज हरू दिएको छ स्पन्ज पनि एकदमै राम्रो छ कानमा तपाईँले ढ्याप्प लाउँदाखेरि यो कानलाई बिझाँउदैन दुख्दैन कान अनि कानलाई पनि तपाईँ यो हेडफोन ले मज्जले कभर गर्छ र त्यसले गर्दा बाहिरको अवाज पनि कानभित्र पस्दैन यसमा यसले बाहिरको जुन चाहिँ नोइज छ त्यसलाई क्यान्सल गरिहाल्छ र एकदमै राम्रो छ विशेष त यसको लामो तार भएकोले गर्दाखेरि धेरै सुविधा हुन्छ पर अलिक पर ल्यापटप बाट पिक्चर हेर्न पऱ्यो भने स्टुडियो मा नचलाएर ल्यापटप बाटै पिक्चर हेर्नु पऱ्यो भने ल्यापटप अलिक टाडोमा राखेर आफू ओछ्यानमा ढल्कि ढल्कि परको पिक्चर हरू एकदम राम्रोसँगले हेर्नु सकिन्छ अब ब्लुतुथ हरू पनि चलाइन्छ हेडफोन तर ब्लुतुथ हेडफोन चलाउँदा के हुन्छ भने त्यो रेडिएसन को डर हुन्छ ब्लुतुथ अब त्यो चलिरहेको हुन्छ त्यो ब्लुतुथ को रेडिएसन तारवाला चलायो भने त्यस्तो कुनै प्रकारको उयो हुँदैन के अरे नोक्सानी हामीलाई छैन र विशेष अब स्टुडियोमा नचलाएर घरमै चलाउँछु भन्नेलाई पनि टेबलमा ल्यापटप राख्यो आफू ओछ्यानमा सुती सुती हेडफोन ल कानमा हेडफोन लगाएर पिक्चर हेर्नु कुनै पनि कुरा गर्नुको सुविधा छ लामो तार भएकोले गर्दा र यो हेडफोन एकदमै राम्रो छ यसको यो कम्पनी सेनेजर नै नाम नै काफी सेनेजरको जति पनि प्रडक्टहरू छ हेडफोनहरू छ धेरै राम्रो छ अरू प्रडक्ट पनि यसको राम्रो छ तर यो हेडफोन पनि एकदमै राम्रो भएकोले गर्दाखेरि म अरूलाई पनि यो हेडफोन आँखा चिम गरेर किनदा हुन्छ भने सजेस्ट गर्दछु